हजुर बहिनी म यहाँ म दाजु बोलेको कि सन्तोष दाजु बोल्दैछु हौ तपाईँकोमा नि एउटा चिज चाहिएको थियो कि यहाँ हाम्रोमा यहाँ हाम्रोमा एउटा सेमिनार हुँदैछ त सेमिनार चाहिँ कस्तो हो भनेदेखि एउटा वाइल्डलाइफ अब वन वन्य प्राणी सम्बन्धी एउटा सेमिनार हुँदैछ त्यसको निम्ति चाहिँ हामीलाई एउटा के भनेदेखि अढाई तिन सौजना जस्तो मान्छेहरू भेला हुन्छ होला लगभग अढाई सौ अढाई सौ भनौँ न त्यसको निम्ति अँ अढाई सौ जस्तो नोटबुक अनि त्यति नै अढाई सौ नै जस्तो अलिक राम्रो खालको पेन डटपेन चाहिएको थियो के तपाईँले त्यो उपलब्ध गराइदिनु सक्नुहुन्छ

हजुर हजुर अलिक राम्रो खालको पेन होस् अनि नोटबुक पनि अलिक राम्रै खालको होस् न

ए हजुर हजुर अनि रेट चाहिँ तपाईँको कति के पर्छ नोटबुकको कति पर्छ र पेनको कति पर्छ

हजुर भन्नुहोस् न सात सौ पचास अढाई सौवटाको है सात हजार पाँच सौ नोटबुकको हजुर कसरी गोटा पऱ्यो तिस रुपियाँ गोटा है हजुर अनि डटपेनको चाहिँ

कति भन्नुभयो पच्चिस सौ डिस्काउन्ट कति जस्तो लेस डिस्काउन्ट मलाई यो आज कति तारिख छ तारिख मलाई दस तारिख चाहिएको ए हुन्छ अलिकति राम्रै खालको पेन होस् अनि नोटबुक पनि राम्रै होस् अलिकति रेटमा पनि अलिकति डिस्काउन्ट गरिदिनुहोस् न म आउँछु नि हुन्छ हुन्छ हुन्छ